मलाई मनपर्ने नेपाली भाषाका उखान वा टुक्काहरू जस्तै एक थुकी सुकी हजार थुकी नदी अकबरी सुनलाई कसी ल्याउन पर्दैन हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात आफू भलो त जगत भलो इत्यादि